नयाँ नयाँ कुरा सिक्नुको लागि चाहिँ युट्युब हेर्छु युट्युबमा निकै के के सिक्नुको लागि आउँछ नजानेको कुराहरू चाहिँ त्यसमै हेरेर गर्छु